अँ हजुर म चाहिँ अहिले पनि म चुल्हामै पकाउँछु खाना है प्राय हामी चुल्हा नै चलाउँछौँ ग्यास त हामी कोही कोही बेला थुप्रो अब त्यस्तै पार्टी सार्टीमा हामी चलाउँछौँ तर प्राय हामी चाहिँ चुल्हामै खाना बनाउँछौँ किनभने चुल्हामा आगोमा पकाएको खाना भिन्नै टेस्ट आउँछ त्यसको अब फ्लेभरै मीठो हुन्छ होइन अनि खानामा मीठो स्वाद आउँछ त्यही भएर ग्यासमा त हामी कोही कोही बेला हामी पानी भयो सब्जी भात सबै त हामी चुल्हामै बनाउँछौँ ग्यास त कोही कोही बेला चलाउँछौँ झन् इन्डक्सन त हामी प्रयोगै गर्दैनौँ इन्डक्सनमा त फेरि पकाउनु त परै जावोस् हामी युजै गर्दैनौँ त्यो इन्डक्सनलाई त हामी प्राय चुल्हामै आगोमै आगै फुकेर पकाउँछौँ खाना त्यही भएर अब ग्यासमा पकाएको इन्डक्सनमा पकाएकोभन्दा चाहिँ चुल्हामा दाउरामा पकाएको खाना चाहिँ टेस्टै भिन्नै हुन्छ एकदमै स्वादिष्ट खाना हुन्छ त्यही भएऱ हामी चाहिँ प्राय चुल्हा आगो नै प्रयोग गर्छौँ